म स्कुलबाट घर आउँदै थिएँ त्यतिखेर चाहिँ मेरो ब्यागमा आधार कार्ड थियो है बर्थ सर्टिफिकेटहरू थियो त्यतिखेर हरा कहाँ हराएको हराएको अनि मैले बर्थ सर्टिफिकेटहरू बनाउनुको लागि घरि यता जाँदा घरि उता जाँदा घरि कालचिनी जाने है त्यस्तो गरेर गरेर बल्ल बल्ल एक महिना बाद बोलाएका थिए त्यो एक महिना बाद जाँदा पनि अझै मलाई त दस हजार माग्यो है अनि मैले भनेँ दस हजार त यति पर्दैन भनेर अनि उसले भने होइन पर्छ भन पर्छ भन्दै थियो कस्तो टाइपले भन्दै थियो है अनि मैले भनेँ के हामीलाई के हामीलाई चाहिँ तपाईँले बोल्नु नसक्ने भनेर यस्तो मागेको यत्रो पैसा अरूहरूलाई त तपाईँले माग्दैन त हामीलाई चाहिँ किन यत्रो पैसा मागेको हो हामी स्टुडेन्ट हौँ हामीहरू स्टुडेन्ट हौँ हामीहरू चाहिँ कहाँबाट पैसा ल्याउने यत्रो भन्दाखेरि उसले भने कि होइन यो त दस हजार नै लाग्छ भनेर भने मैले गाउँको दिदीभाइहरू दिदीभाइ दाजुबैनीहरूलाई सोधेँ त्यतिखेर चाहिँ भने कि होइन त्यत्रो पर्दैन भनेर अनि अझै म त्यहाँ गयो है उनीहरूपट्टि गयो अनि मैले भनेँ गाउँमा त सबैजनालाई सोधेँ यत्रो त चाहिँ पर्दैन अरे तपाईँले चाहिँ किन मलाई यत्रो भने यत्ति पैसा यत्ति पैसा भनेको भन्दाखेरि उसले भने होइन कसले भन्यो तपाईँलाई लिएर आउनु उनीहरूलाई भन्यो अनि मैले भनेँ उनीहरूले त अस्ति भयो उनीहरूले पनि बनाएकै हो उनीहरूले पनि नबनाएको होइन अनि तपाईँले चाहिँ किन यत्रो घु यत्रो पैसा खानुभएको हामीलाई किन यत्रो पैसा माग्नुभएको सरकारले तपाईँलाई यत्रो पैसा दिँदा रहेछ अझै हामीलाई मागेर तपाईँहरूले त्यो पैसा के गर्छ यत्ति साह्रो पैसाहरू भन्दाखेरि उनीहरू उहाँले भन्नुभयो कि होइन म यहाँको अझै अनि उसले झर्कीझर्की भन्यो कि होइन मैले यत्ति पैसा नि लिएँ यत्ति पैसा नै लिन्छ हराएकोहरू भन्यो अनि मैले त्यत्रो पैसा त लिँदैन अरे भनेँ अनि अनि उसले भने जोडले भनेको उसलाई लिएर आउनु भनेर अनि मैले है गाउँमा आएर यस्तो पञ्चायतहरूलाई सोधेँ पञ्चायतहरूलाई सोधेँ अनि पञ्चायतहरूलाई लिएर जाँदा चाहिँ उसले भने पञ्चायतहरूलाई लिएर जाँदा पुलिस थानामा गएँ पुलिस थानालाई पुलिसहरूलाई पनि लिएर जाँदा चाहिँ पुलिसहरूले भन्दाखेरि चाहिँ उसले भने होइन मैले अब अब मैले चाहिँ नानी सम्झेर अब उसलाई उयो गरेको उसलाई यति यति पैसा लिएको यति लिँदैन थियो भन्दै थियो